अस्तिको दिन मैले एउटा स्पिकर किनेको थिएँ ब्लुतुथ स्पिकर मेरो दोकानको लागि किनेको थिएँ सस्तै थियो सस्तो भन्दा पनि छ सौ रुपियाँ लियो त्यस दोकानदारले अनि घरमा ल्याएर ए दोकानमा ल्याएर मैले त्यसलाई कनेक्ट गरेँ बजाएँ एक महिना चाहिँ राम्रै बज्यो अहिले चाहिँ घरि घरि त्यसको साउन्ड लो हुँदै जान्छ चार्ज गर् चार्ज पनि राम्रो थाम्दैन बेलुकी रातभरि चार्ज गऱ्यो भने पनि आधा घन्टा जस्तो मात्रै बज्छ घरि घरि ठ ठटाउने खालको स्थिति पनि आउँछ ठट्टाएपछि मात्रै बज्छ र अलिक डुप्लिकेट प्रडक्ट रहेछ मेरो छ सय रुपियाँ चाहिँ पानीमा गएको जस्तो मलाई अहिले महसुस भइरहेको छ अलिक ठुलै स्पिकर किन्नु पर्ने थिएछ राम्रो कम्पनीको त्यसले मलाई धोका दियो चार्जर पनि दोकानेले दिएन फोनको चार्जरले चार्ज गर्दैछु अहिले अनि पुरा चार्ज गरेर पनि त्यसले आधा घन्टा मात्रै काम गर्छ आदि घन्टा पनि राम्रो त्यसले काम गरेको छैन मलाई दुःख लागिरहेको छ यो स्पिकर बित्थामा किनेछु जस्तो लागिरहेछ